हेलो हजुर को बोल्नु भएको तपाईँ हजुर ए हजुरको मतलब त्यो ठेगाना चाहिँ कता पर्यो हजुर ए हजुर हजुर हजुर हजुर अनि तपाईँलाई चाहिँ मतलब कुन न्युज पेपर चाहिएको अब मेरोमा त अहिले म डेली अब पुर्याउनु पर्ने चाहिँ हिमालय दर्पण दैनिक जागरण अन्त त्यो अङ्ग्रेजी न्युज पेपर त्यस्तो छ अन्त त्यो बंगलाको एउटा उत्तर बङ्ग संवाद भन्ने तपाईँलाई चाहिएको चाहिँ कुन चाहिँ हो दाजु अहिले त्यो न्युजपेपरको चाहिँ हालमा अब हुनु चाहिँ डेली लिनेहरूलाई चाहिँ पाँच रुपियाँ गरेर छ हो अन्त तपाईँको यस्तो हुन्छ अब त्यो पुर्याउने जुन चाहिँ अब पुर्याउने मान्छे आउँछ उनीहरूलाई पनि अब अलिकति बेनिफिट राखेर नै अब हामीले काम गर्नु पर्ने हुन्छ हो अन्त साढे चार गर्छौँ पाँच रुपियाँ छ त्यसबाट पनि हामीले प्रेसलाई दिनु पर्ने हुन्छ कति अन्त कति अब डेलिभरी गर्नेलाई दिनु पर्छ अन्त त्यो भएर चाहिँ अब डेली लानेलाई चाहिँ साढे चार रुपियाँ गर्छौँ अब तपाईँलाई के कस्तो लाग्छ अब भन्नु होस् हजुर तपाईँलाई चाहिएको चाहिँ डेली नै हो हजुर हुन् हजुर हजुर हुनु त् बिहान नै दिन्छौँ न्युज पेपर हजुर ए त्यसो हुँदैन नि तपाईँ एकदम हाम्रो त्यो एकदम पक्का टाइम नै आइपुग्छ न्युज पेपर यदि तपाईँ लिनु हुन्छ भने मलाई भनु होस् कुन चाहिँ न्युज पेपर चाहिएको हो त्यो सबै मलाई जनाउनु होस् हजुर हजुर हजुर मैले तपाईँलाई दाजु अघि भनी हालेँ हामी खासमा हो भने पाँच रुपियाँ गरेर बिक्री गर्छौँ अन्त तपाईँ देख्नु हुन्छ त मार्केटतिर त्यसरी अब डेली नपढ्नेहरूले कोही कोही बेला किन्छन् त्यति बेला पाँच रुप्पे छ रुप्पे मूल्यमा किनिरहेका हुन्छन् डेली लानेलाई चाहिँ हामी साढे चार गरेर दिन्छौँ अब तपाईँ अब दुइवटा लानु हुन्छ भने ठिकै छ अब आठ रुप्पेमा मिलाई दिनु सक्छु अब तपाईँले डेली लानु परे उत्यो फेरि एक दिन दुई दिन ल्याएर दस दिनसम्म ग्याप नलिने त्यस्तो खाले चाहिँ तपाईँले अब गर्नु भएन किन भने भोलिदेखि नै चाहिएको हो तपाईँलाई अबो भोलिदेखि हुनु चाहिँ अब तपाईँले अब ठिकै छ अब भोलिदेखि लिनु हुन्छ भने केही छैन हुनु त अब कतिले एक तारिक महिनाको एक तारिकदेखि लिने गर्छन् नि त त्यही भएर भनेको हुन्छ त्यस्तो कुनै असुविधा छैन म तपाईँलाई भोलिदेखि नै दिइहाल्छु नि चिन्ता गर्नु पर्दैन ए हुन्छ भइहाल्छ भइहाल्छ दाजु हुन्छ ल हवस् धन्यवाद हुन्छ हुन्छ